यस क्षेत्रहरूमा धर्म धेरै छन् सबै धर्महरूका अवलम्बी छन् यहाँ एकदमै राम्रो छ धर्म यहाँ सम्पूर्ण समुदायहरूको बसो बासो पाइन्छ यहाँ सबै धर्म अवलम्बीहरू छन् अति नै राम्रो छ सबैजना सबै धर्ममा हामी सबै मिलेर बसेका छौँ बस् त्यति नै